अनि मैले तेत् जब त्यहाँनिर पढेँ है त्यहाँनिर सबैजना साथीहरू धेरै राम्रो थियो है सरहरू पनि धेरै राम्रो थियो त्यहाँनिर है र साथीहरू पनि धेरै राम्रो थियो है र हामी मेरो मेमोरेबल डे चाहिँ कुन चाहिँ थियो भन्दाखेरि चाहिँ जब मैले मेरो साथीहरूसँग इन्जोय गर्थेँ त्यो चाहिँ मेमोरेबल डे थियो है अनि अनि मैले मेरो सेकेन्डेरी सेक्सन चाहिँ पागाङ गुम्बाबाट लिएको हो है अनि त्यहाँनिर मेरो साथीहरू धेरै छ है अनि त्यहाँको सर मिसहरू पनि धेरै राम्रो हुनुन्थ्यो है त्यहाँदेखिको त्यहाँनिर को साथीहरूसँग धेरै राम्रो इन्जोय पनि गऱ्यो हामीले है धेरै राम्रो पनि थियो त्यहाँनिर टीएहरू पनि साह्रै राम्रो हुनुहुन्थ्यो सरहरूले पनि राम्रोसँगले पढ़ाउनु हुन्थ्यो हामीले है त्यहाँनिरको